अहिले चलिरहेको कसरतहरूमा मैले एउटा स्प्रिन्ट रन भन्ने प्रयास गरेको छु र त्यो चाहिँ अब एक सय मिटरको हुन्छ दुई सय मिटर चार सय मिटरको हुन्छ र त्य त्यो चाहिँ गर्ने हाम्रो अब धेरै फाइदाहरू छ जस्तै कि अब स्वास्थ्यको धेरै फाइदाहरू भयो कसरतले त जहिले पनि अब हाम्रो स्वास्थ्यलाई राम्रो नै राख्छ अनि प्लस स्प्रिन्ट रनिङले यो फाइदा हुन्छ कि अब हाम्रो जिउ एक्टिभ रहन्छ र प्लस अब हाम्रोमा केही अब फ्याटहरू छ अब एउटा बोडीमा जस्तै कि अब भुडीमा फ्याटहरू भयो भन्दाखेरि त्यो अब कम्ती हुन्छ प्लस अब कतिजना अब रनिङ गर्न सक्दैन अब वकिङहरू पनि गर्यो भन्दाखेरि उनको अब बिपीहरू कन्ट्रोलमा रहन्छ अब जसलाई अब डाइबिटिस छ उसको बिपी कन्ट्रोलमा रहन्छ र वेट एउटा एप्रोप्रियट वेट मेन्टेन हुन्छ र स्वास्थ्यको फाइदाहरू धेरै कुरा छ तर योहरू चाहिँ अब खास गरेर एउटा बेसिक फाइदाहरू भयो